हाम्रो गाउँमा चाहिँ एकदमै टुरिज्मको चाहिँ घुम्ने जग्गाहरू धेरै छन् है अनि यहाँ चाहिँ विशेष गरी त्यो टुरिस्टहरू चाहिँ अब हाम्रो के भन्नु अब मौसमहरू हेर्नुको लागि आउनुहुन्छ अन्त यो पर्यावरणहरू हेर्नु आउँछ होइन अन्त जमिन त्यस्तो जग्गाहरू आबो एकदमै राम्रो जग्गा छ हाम्रो रुखहरू हेर्नु आउँछ एउटा मौसमहरू हेर्नु आउँछ है हाम्रो जग्गामा अन्त के के छन् भन्दाखेरि एउटा हाम्रो एउटा चाहिँ अब ठुलो अब एउटा घुम्ने जग्गा छ जहाँ चाहिँ पुल छ है स्काई वक भन्छ त्यसलाई चाहिँ हावामा हिँड्ने पुल छ अन्त तलतिर गयो भने एकदम एउटा ढुङ्गाहरूको गुफाहरू धेरै छन् त्यहाँतिर मान्छेहरू पस्दै घुम्नु जान्छन्